हेलो सुन्नुहोस् न म चाहिँ बिजनबारी दार्जिलिङबाट बोल्दैछु र मलाई चाहिँ सिलगढी एयरपोर्टमा चाहिँ राति दस बजीसम्ममा पुग्नु पर्नेछ र मलाई चाहिँ अन्त्य कहीँ जानु छ र त्यहाँनिर राति दस बजी पुग्नु पर्नेछ यदि तपाईँ कहाँ गाडी अभाइलेबल छ भने मलाई भनिदिनुहोस् न जसमा चाहिँ मलाई समयमै त्यहाँ पुग्नु छ के तपाईँबाट म यो सुविधा प्राप्त गर्न सक्छु तपाईँले मलाई दिनु सक्नुहुन्छ मलाई रिजर्बको लागि चाहिएको गाडी मिलाई दिनुहोस् न सक्नु हुन्छ मिलाई दिनु हुन्छ म आशा गरेँ है यति बजी मेरो यही नम्बरमा फोन गर्न सक्नु हुन्छ या त मै पनि फोन गर्छु रेडी बसिदिनु है त दस बजीभित्रमा पुग्नु छ समयमै आइदिएर समयमै मलाई वहाँसम्म पुऱ्याइदिनु होला हवस् हुन्छ धन्यवाद